हामीले विभिन्न मौसममा विभिन्नै बिरुवाहरू राख्नुपर्छ जस्तै अब दसैँको बेलामा हामीले जुलाईको बेलामा चाहिँ हामीले सयपत्रि मखमलीहरू राख्छौँ कारण चाहिँ दसैँको लागि अन्त फेरि अक्टोबरतिर चाहिँ हामीले नलिनाहरूको अन्त सिजन फुलको लागि राख्छौँ अन्त अझै अक्टोबर महिना चाहिँ धेरै धेरै नै उयोहरू जाड अलिक जाडो लागेको हुनाले चाहिँ हामीले सिजन फुलको बिजनहरू छर्छौँ अन्त बिरुवाको लागि चाहिँ हामीले चाहिँ पानी पर्छ भनेर चाहिँ सेडमा राख्छौँ सेडमा छर्छौँ जुनै बिजन पनि त्यसपछि अलिअलि उम्रिन्छ अलिअलि उम्रिए पछि चाहिँ हामीले त्यो सिडबाट चाहिँ सिड बेडबाट चाहिँ निकालेर चाहिँ हामीले अर्को जग्गा रोप्छोैँ केनभने चाहिँ पानी पऱ्यो भने चाहिँ बिरुवाहरूलाई मार्ने डर हुन्छ र त्यसले गर्दा चाहिँ हामीले उनीहरूलाई जोगाउनुको लागि चाहिँ हामीले आफ्नो कोरेसोमा आफ्नो छत लगाएर चाहिँ एउटा सिड बेड बनाएको हुन्छ त्यस्तोमा हामीले छर्नु पर्छ अन्त म विभिन्न मौसममा चाहिँ हामीले आफ्नो आफ्नो मौसममा कोही बेला हामी सयपत्री यता अक्टोबरपट्टि गऱ्यौँ भने जनवरी फब्रुअरीमा फेरि अर्को बिजन छर्छौँ त्यहाँदेखि फेरि त्यो जुलाई अगस्टतिर चाहिँ फेरि घामफुल घामफुल मजाले घामफुलको बिजनहरू हामीले छर्छौँ बिरुवाहरू